हेलो म चाहिँ शिवानी छेत्री बोलेको कि तपाईँहरूले गाडी रेन्टमा दिनुहँदोरहेछ नि है ए हाम्रो यसो घुम्ने प्लान थियो कि मो साथीहरूको सिलगढीसम्म अन्त तपाईँले भाडा कति लिनुहुन्छ ए दस हजार लिनुहुन्छ त्यत्रो त नलिनुहोस् न हामी सधैँ त जान्छ सिलगढी अलिक अन्त मिरिकसम्म चाहिँ कति पर्छ ए हुन्छ हुन्छ अलिकति मिलाइदिनुहोस् न ल